यहाँ कालिम्पोङतिर त त्यस्तो प्रब्लम हुँदैन हामीलाई यहाँबाट सिलगडी भएपछि भाषामा निकै प्रब्लम भएर गइहाल्छ कतिले त बोलि पनि हाल्छ नेपालीहरू है कतिले बङ्गालीमा बोलिदिन्छ त्यसमा अलिक प्रब्लम भइहाल्छ नभए त हामीलाई हिन्दी चाहिँ साह्रै यता उता चल्नु फिर्नु साह्रै सजिलो भएर गइहाल्छ अब यो बङ्गाली चाहिँ अलिक आउँदैन पारा